जुनै पनि बिरुवाहरू त अब बाँच्नु गाह्रै हुन्छ होइन जस्तै निम्बू अलैँची गुवा सुपारीको बोटहरू अब सबै सबै बिरुवाहरू बाँच्नु चाहिँ अब सानोमा गाह्रै हुन्छ म चाहिँ अब कडा गर्मी जाडोमा चाहिँ त्यो मसिनो बिरुवाहरूलाई अब शीतल ठाउँमा राख्छु जस्तै कोही कोही ग्रिन हाउसहरू बनाएर होइन त्यहाँभित्र राखेर त्यसलाई मलजल गरेर पानीहरू लगाएर ठिक ठिक टाइममा अब सबै कुरो मिलाएर त्यसको चाहिँ अब राम्रोसँग म हेरचाह गर्छु